ए दिदी तपाईँको त्यहाँ इलेक्ट्रोनिक्स सामान ए उयेसमा दोकानमा नि इलेक्ट्रोनिक्स के के आइटमहरू छ हजुर हजुर ए त्यो उयो स्ट्यान्डवाला फ्यानहरू पनि हुन्छ अभाइलेबल छ त्यहाँ हजुर त्यो स्ट्यान्डवाला फ्या फ्यान कति देखिको कति रेन्जसम्मको छ होला ए त्यसको ग्यारेन्टी वारन्टीहरू केही छ ए हजुर ग्यारेन्टी ए ए हजुर ए त्यसमा अलिकति मिल्छ कि त्यो लास्ट् त्यति नै फिक्स्ड हो कि त्यसमा अलिक मिल्छ दिदी ए ए त्यो अघि फिफ्टिन हन्ड्रेडको भन्नु भयो नि त्यो चाहिँ कस्तो छ त्यसको चाहिँ कस्तो कन्डिसनको छ

त्यसको कुनै ग्यारेन्टी छैन है ए कहिले कहिले कति बजी देखी कति बजीसम्म ओपन हो तपाईँको दोकान ए हजुर त्यो त्यो उयेसमा चाहिँ जति बेला आए आउँदा पनि हुन्छ है ए हुन्छ म पहिला त्यो सामानहरू कुन चाहिँ कुन चाहिँ ब्रान्डको रहेछ त्यो हेर्छु कि म एक दुईवटा सामानहरू ल्याउनु पर्ने बेला भइरहेको छ तपाईँकोबाट हजुर ए हजुर हुन्छ म भएछ भने मन्डे ट्युसडेतिर आउँछु नि ल दिदी हुन्छ हुन्छ दिदी